लुडो चाहिँ मजाको टाइम पास हुँदो रहेछ लुडो खेल्नु चाहिँ यत्ति मनपर्छ मजाको टाइम पास हुन्छ हौ घरमा खानासाना खाएर आरामले ऊ यो गरेर बस्दाखेरि लुडो खेल्दा चाहिँ मजा आउँदो रहेछ त्यो लुडोको ऊ यो पनि छिटो हुन्छ टाइम पास पनि राम्रो हुन्छ के भन्छ प्लस हामी चाहिँ हामी चारजना भएर त्यो लुडो खेलेको घरमा म मम्मी अरू को थियो आप्पा हामी चारजना थिएँ दाजु भाइबहिनीहरू अन्त चाहिँ चारजना भएर लुडो खेलेको थियो मजाको टाइम पास हुँदो रहेछ म चाहिँ हमेसा जित्छु त्यो लुडोमा और मैले त एउटा गोटीले खेल्छु एउटै गोटीले चारवटा घर खोलिदिन्छु एउटै लुडोको गोटीले मतलब अब एउटा मतलब चारवटा एउटा गेम एउटा गोटीले दुइजना दुइटा गोटीले म एउटा ऊ एउटा त्यसरी चाहिँ मैले निक्कै निक्कै निक्कै नै जितेँ अन्त मजाको हुन्छ राम्रो टाइम पास हुन्छ राम्रो टाइम पास वाला हो